तपाईँ टिस्टाको जुत्ता दोकानको अङ्कल बोल्नु भएको हो मैले तपाईँकोबाट हिजो जुत्ता लगेको थिएँ मलाई साह्रै मनपऱ्यो आमा बाबा साथीहरूले पनि साह्रै मन परायो रङ पनि राम्रो रहेछ कम्फर्टेबल पनि भयो आउँदो दिनहरूमा यस्तो जुत्ताहरू आयो भने मलाई झट्टै कल गर्नु होला अनि मलाई त्यसको दुई जोडी पनि राखिदिनु होला